अब सेयर बजार भनेको चाहिँ यो ठुलठुलो सिटिजतिर हुने कुरा हो होइन सुन्नु चाहिँ सुनेको न्युजहरूतिर होइन कोही बेला पिक्चरतिर पनि देखाउँछ त्यहाँनिर मान्छेहरूले पैसा हाल्छ सेयर मार्केटमा पैसा हालेर कोही बेला डुब्यो पनि भनिरहेको हुन्छ कोही बेला पुरा मुनाफा पनि भयो भनिरहेको हुन्छ होइन सुन्नु त सुनेको सेयर बजारको बारेमा तर हाम्रो यहाँनिर त्यस्तो चल्ती छैन किन अब सानो ठाउँ हो हाम्रो यहाँनिर सेयर मार्केटहरू अहिले त त्यस्तो चलेको छैन सेयर बजारहरू छैन यहाँनिर